मलाई मिडिया र शिक्षक प्रलामी नेपाली भाषाको पर्याप्त परिनितित्व छ जस्तो लाग्दैन किनकि नेपाली मिडिया दार्जिलिङ सिक्किम अनि सिलगडी समेत छ त्यो बाहेक अरू चाहिँ मैले देखेको छुइनँ